हेलो नानी नमस्ते म आन्टी बोलेको के अरे आज मेरो केही कारणले गर्दा म ढिलो भएँ तपाईँले मलाई सुरक्षितसँगले घर ल्याइपुर्याइ दिनुभयो धन्न तपाईँलाई मैले बाटोमा फोन गर्दाखेरि भेटिहालेँ र तपाईँले मलाई रिसिभ गर्नुभयो त्यसले गर्दा धेरै धेरै धन्यवाद नभए त म बाटोमा अभर पर्ने थिए छु अनि तपाईँलाई भेटेर म एकदम खुसी पनि भएँ अनि निर्धक्कसँगले म घर राम्रोसँगले आउनु पाएँ त्यसले गर्दा घरको मान्छेहरूले पनि तपाईँलाई थ्याङ्क यू भन्दै थियो भनिदिनु भनेको छ र मेरोबाट पनि धेरै धेरै धन्यवाद छ नानी